अँ हो त भाइ के छ अँह अँ छ सिफ्ट हुनभन्दा पहिला त त्यसको त मेरो त्यो टु बिएचके हो राम्रोसित हेर्यौ होला होइन त्यसको छ हजार गरेर लिँदैछु महिनाको छ हजार गरेर लिँदैछु अब तिमी परिवारसित बस्ने हो भने अलिक बेसी हुन्छ सिङ्गल मान्छे बस्ने हो भने चाहिँ छ हजार मात्र हो के हो परिवारहरू छ कि साथीभाइहरू आउँछ के गर्छ त भाइ चाहिँ ए अँ अँ अँ ल अँ ठिकै छ प्रायः तर राति चाहिँ केटीहरू आउनुभएन दिउँसो आउँदा केही समस्या छैन अँ तर पहिला एग्रिमेन्ट गर्नुपर्छ हामीले तिमीलाई म तिम्रो आधार कार्डहरू छ भने आधार कार्डहरू लिएर आउनु अन्त कति बस्छौ त्यो पहिला हेरेर मात्रै एग्रिमेन्ट गरेर मात्रै म रुम तिमीलाई घर एलाउ गर्छु हो त्यसको लागि एग्रिमेन्ट गर्नुपर्छ पहिला यसो गर्नुपर्छ त्यसो भए द दस वर्षको एग्रिमेन्ट गर्नुपर्छ अँ द दस वर्षको फर्स्ट टेन इयरमा दस वर्षको एग्रिमेन्ट हुन्छ स्टुडेन्ट हो भने फाल्टो कुरा थियो तिमी काम गर्ने रहेछौ होइन स्टुडेन्टलाई त्यसरी म एग्रिमेन्ट गराउँदिनँ स्टुडेन्टसित एक वर्षको मात्रै हुन्छ तर काम गर्नेलाई चाहिँ दस वर्षको एग्रिमेन्ट हुन्छ त्यसो भए दाम त कसरी घटाउनु त अन्त दाम त्यति नै हो साढे चारसम्म हुँदैन आउ तिमी आउ बात मारौँ तर इलेक्ट्रिसिटीको बिलहरू तिम्रो आफ्नो हो पानीको बिल आफ्नो हुन्छ त्यो त याद छ होला नि होइन इलेक्ट्रिसिटीको यहाँनिर चलेको रेट अनुसार दस रुपियाँ युनिट गरेर हुन्छ पैँतालिस होइन पच्पन्न सौ देऊ बस अँ अँ पाँचमा त गरेको थिइनँ र पनि भाइ अब काम भर्खर भर्खर सुरु गरेको रहेछौ पाँचमा अँ ठिकै छ ल म आउँछु नि त एग्रिमेन्ट गर्नुपर्छ एडभान्स एडभान्स त दिनुपर्छ नि सलामी भन्ने कुरा यादै होला अलिकति फुल पेमेन्ट दिनुपर्दैन तिमीले यसो छ सात महिनाको चाहिँ मलाई दिई राख्नुपर्छ एग्रिमेन्टसँगै त्यो तिमीले अचानक बिचमा छोड्नेओर्ने चाहिँ भएन मसित एग्रिमेन्ट गरेपछि चाहिँ दस वर्ष तिमीले बस्नुपर्यो ओके ल ल म मलाई कल गरेर आउनु कल गरेर आउनु नि म इभिनिङमा चाहिँ फ्री हुन्छु ल ओके ल ल ल ल ल ल ल भाइ